हेलो ए हजुर मैले खाना अघि अर्डर गरेको थिएँ होइन एक घन्टाभन्दा ज्यादा भइसक्यो तपाईँले त अन्त खाना त अहिलेसम्म तपाईँले त ल्याइदिनै भएको छैन त के गर्नुभएको यस्तो भन्नुहोस् त कति हजुर हजुर हेर्नुहोस् सिजन सिजनको लागि त्यो सिजन तपाईँहरूले मलाई प्रोब्लम नभन्नुहोस् किनभने तपाईँहरूले त्यो सिजन भन्नुहुन्छ भने तपाईँहरूले त्यही अनुसारले अलिकति स्टाफ मेनपावर अलिकति ज्यादा बढाएर हुन्छ कि के गरेर हुन्छ तपाईँहरूले त यो प्रोब्लम छिटोभन्दा छिटो सल्भ गर्नुपर्छ यसरी सबैजना गेस्टहरूलाई तपाईँहरूले यसरी पर्खाएर यसरी राखेर अन्त सबैजनालाई सिजन लागिरहेको छ त्यसको लागि आई एम सो सरी भनेर खाना ढिलो भयो सिजन लागिरहेको छ गेस्ट पुरा छ अर्डर पुरा छ भनेर त हुँदैन नि त फ्रेस खाना तपाईँहरूले सर्भ गर्नुहुन्छ त्यो एकदम राम्रो कुरा हो तर टाइममा पनि त तपाईँहरूले दिनुपर्छ त्यो पनि त सबभन्दा ठुलो कुरा हो तर अब तपाईँहरूले सबैजना गेस्टहरूलाई तपाईँहरूले यो एस्क्युज दिइरहनु त मिल्दैन नि त होइन अन्त मैले त एक घन्टा भइसक्यो खाना अर्डर गरेको अहिलेसम्म आएको छैन हजुर हुन्छ हेर्नुहोस् यस्तो एस्क्युजेस चाहिँ अब दिइहाल्नुभयो हो ठिकै छ केही प्रोब्लम छैन अलिकति ढिलो ल्याइदिनुहोस् तर नेक्स्ट टाइमदेखि चाहिँ तपाईँहरूले अब अलिकति म्यानपावर बढाएर हुन्छ कि के गरेर हुन्छ काम गर्ने मान्छे एकजना दुइजना अलिकति ज्यादै राख्नुहोस् तर यसरी खानेकुरा चाहिँ टाइममा दिनुहोस् किनभने हामी टाडो टाडोबाट आएको भोक लागेर आएको है यत्रो घन्टा वेट गर्दा हामी पनि फेरि फर्केर जानुपर्ने अवस्था हुन्छ दार्जिलिङको मौसम त तपाईँलाई थाहै छ कहिले घाम लाग्छ कहिले एक्कासी पानी पर्छ छाताहरू नलिई आएको छ खाना पर्खिँदा पर्खिँदा खाना आइसक्यो आ खाना आइसक्दा भरे पानी सानी परेर हामी यहाँबाट कसरी घर जानु त्यस्तोहरू पनि सोच्नुहोस न सिजनको बेलामा तपाईँहरूले स्टाफ पनि अलिकति बडाउनै पर्छ है लु छिटो छिटो खाना ल्याइदिनुहुन्छ भनेर म एकदम पर्खिरहेको छु हुन्छ हुन्छ थ्याङ्कयू